मैले बोल्ने अन्य भाषामा चाहिँ अब नेपाली भाषालाई तुलना गर्दाखेरि चाहिँ अब हिन्दीसँग तुल तुलना गर्न चाहन्छु किनभने अब नेपाली र हिन्दीको अब लिपि देवनागरी लिपिमा लेखेको एउटै हो यसमा हिन्दी र नेपाली भाषामा चाहिँ अब एउ मात्राको मात्रै कम्ती फरक हुन्छ जस्तो मलाई लाग्छ है त्यसरी नै अब बोल्ने बोलेको पनि कति प्रायः कुरा नै अब बुझिन्छ नेपाली जस्तो जस्तै नै हुन्छ त्यसरी बुझ्नु सक सजिलै पर्छ हामीलाई